पूजाआजा त सँधै गरिने नै हो तर पनि कतिवटा विशेष विशेष कुराहरू हुन्छ जस्तो कि सोमवारको दिन भगवान् शिवको आराधना गरिन्छ र शिवलिङ्गमा पानी चढाइन्छ र त्यसरी नै मङ्गलवारको मङ्गलवारको दिन चाहिँ हनुमान चालिसाहरू पढ्यौँ भने आफ्ना भनेका कुराहरू पूरा हुन्छ भन्ने हिन्दू धर्ममा मान्यता रहेको छ त्यसरी नै जसलाई शनि दोषहरू लागेको छ र शनि निवारण गर्नको निम्ति शनिवार कालो तिलको तेलको बत्ती बालेर कालो कालो लुगाहरू शनिदेवलाई चढाए राम्रो हुुन्छ अनि आइतवार रविवारको दिन बिहान उठेर नुहाइ धुवाइ गरेर सूर्य देवतालाई पानीहरू चढाए आफ्ना रोग कष्टहरूदेखि मुक्ति पाउँछ भन्ने कुराहरू हिन्दू मान्यतामा छ